मैले जानी जानी गल्ती त गरेको थिइनँ तर गल्ती भइगयो मेरोबाट मैले कित्लीमा पानी तताउँदै थिएँ अन्त कित्लीको पानी घोप्ट्यो मेरो हातले लागेर कसोकसो गर्दा मेरो हातले लागेर पानी त्यो कित्लीको पानी सबै घोप्ट्यो अन्त आगो पनि निभिहाल्यो अन्त फेरि आमा आउनुभन्दा अगाडि मैले त्यो आगो फुके फेरि पानी हालेर मैले फेरि कित्लीमा पानी बसाइदिएँ अन्त सबै पुसपास गरे बडालकुराल गरिदिएँ सबै सफा पारिदिएँ लुगा लिएर माथिबाट लुगा लिएर पुसिदिएँ आमाले चाल पाउनु भएन मैले त्यो कित्लीको पानी फ्लासमा खनाइदिएँ पनि अन्त आमाले त्यति चाल पाउनु भएन तर आगो फुके मैले त्यो अगि निभेको आगो पनि फुकेर पुसपास गरेँ फ्लासको पानी फ्लासको पानी फेरि त्यो कित्लीमा हाले त्याहाँदेखि बतलमा सबैमा खनाइदिएँ अन्तफेरि आमाले चाल पाउँनुभएन कराउँनु पनि भएन मैले अलिकति त्यो भूल भइगयो गल्ती भयो मैले जानी जानी गरेको पनि होइन त्यो गल्ती गल्ती भइ गयो त्यो पानी घोप्टेर मेरो हातले लागेर कसो कसो गर्दा हातले लागेर घोप्टिगयो तर मैले त्यो गल्ती गरेको सबै पुसपास गर्दे बडालकुराल गरेर पुसपाास गर्दे